नेपाली भाषाको संरक्षन र सम्वर्द्धनको विषयमा भन्नु पर्दा हाम्रो पहिला त हाम्रो पुर्खाहरूले अब यसकै लागि भनेर धेरै भाष नेपाली भाषाले मान्यता पाओस् भनेर धेरै आन्दोलनहरू गरे हजारौँ सहिद भए त्यहाँदेखि त्यसरी नै उन्नाइसौ पन्चानब्बेमा अगस्त बिस तारिक चाहिँ भाषाले मान्यता पाएको हो दिन भनिन्छ अनि यसको संरक्षनका लागि भन्नुपर्दा अहिले एकदमै दुखः लाग्दो कुरा छ कि यो अब ग्लोब यो इन्टर्नेटतिर इन्टर्नेट ग्लोबल भएको कारणले गर्दा यो इङ्ग्लिसले अब सबै भाषालाई मास्नु खोजिरहेको छ त्यसरी नै अब त्यसको चपेटामा हाम्रो नेपाली भाषा पनि पर्छ अब नेपाली गीत सुनेर होस् या त अथवा सबै त इङ्ग्लिस गीत सुनेर होस् अथवा सबै त इङ्लिस र हिन्दीले छोपेको छ त्यस त्यसै कारणले गर्दा यता एकदमै साह्रो छ अनि अब स्कुलतिर भन्नुपर्दा प्राइभेट स्कुलमा अब नेपालीको केही र नेपालीबाट बोल्दैन पनि यसकोअब समाधान भन्नुपर्दा अब स्कुलतिर पनि नेपाली भाषा बोलिनु पर्छ अन्त अब जस्तो स्कुलमा सानो सानो चिठ्ठी लेखिन्छ त्यसमा पनि अब नेपाली भाषा को नै प्रयोग गर्यो भने पनि धेरैले अब नेपाली लेख्नु सिकिहाल्छ नेपाली बोल्नु त अब धेरैले बोल्छन् बोल्छ बोल्नु त धेरैले बोल्छ तर अब यो बोल्नु पनि बिस्तारी बिस्तारी जाँदैछ त्यही कारणले अब स्कुलतिर मेन फोकस भनेकै अब बाह्र बर्ष त स्कुलमै हुन्छ स्टुडेन्टहरू त्यही कारण उनीहरू लाई नै हामीले नेपाली भाषाको संरक्षन गर्नु छ भने सुरुवात त्यहीँदेखि हुनुपर्छ अनि जस्तै सुरुवात त्यहीँदेखि हुनुपर्छ एकदमै नेपाली किताबहरू पनि धेरै पढाउनु पर्छ अहिले जस्तै नेपालीको म्या हिसाबहरू भयो जस्तै त्यो चाहिँ अब इङ्ग्लिसमै हामीले पढ्नु पर्छ त्यसलाई पनि नेपालीमा बनाइदियो भने नेपाली धेरैले सिक्छ अनि यसको बिकासको बारेमा भन्नुपर्दा अहिले अकाद साहित्य एकडमी पुरस्कारहरू धेरैहरू जित्नेहरू पनि छन् यो जग्गामा अनि जस्तै अब यहाँबाट लेखेको किताबहरू विश्वभरि पनि जान्छन् कम्ति छ तरपनि जान्छ यसको बिकासहरू पनि हुँदैछ तर अब एकदमै कम्ति छ